हामी नेपालीहरूले चाहिँ आफ्नो पहिचान र आफ्नो भावना आफ्नै भाषामा कसरी व्यक्त गर्छौँ भन्दापहिलो चाहिँ हामीले पहिचान चाहिँ कसरी गर्छौँ भन्दाखेरि चाहिँ पहिला त हाम्रो ढाका सारी हुन्छ ढाका टोपी हुन्छ दौरा सुरूवाल हुन्छ हाम्रो कल्चरबाट चाहिँ हामीले त्यसबाट पहिचान गर्न सक्छौँ कि हामी नेपाली हौँ भनेर है र चाहिँ हामीले हाम्रो भावना चाहिँ कसरी व्यक्त गर्न सक्छौँ चाहिँ हामीले हाम्रो बोलेर हाम्रो जुन चाहिँ बोलाइ हुन्छ जुन चाहिँ शब्दहरू हुन्छ हो त्यो शब्दबाट नै हामीले चाहिँ के भन्छ प्रयोग आफ्नो भाषालाई चाहिँ व्यक्त गर्न सक्छौँ है जस्तो भयो हामीले हाम्रो हामीले केही भन्नको लागि गाह्रो पऱ्यो भने शब्दमा भन्नु केही गाह्रो परे यसरी यसरी नै बोलेर आफ्नो भावना व्यक्त गर्न सकेनौँ भनेदेखि पनि हामीले एउटा गीतलाई प्रोयोग गरेर त्यसमा लय हालेर त्यसलाई त्यसलाई त्यस्तो पाराले पनि हामीले व्यक्त गर्न सक्छौँ गीतबाट नभए तापनि एउटा कविताबाट भए पनि हामीले एउटा आफ्नो भावना व्यक्त गर्न सक्छौँ